हाम्रो गाउँको युवाहरू धेरै नै छन् तर त्यसमा धेरै उनीहरूले राम्रो एजुकेसन पनि लिएका छन् कसैको एजुकेसन अलिक कम्ती छ जसको फिजिकल फिटनेस राम्रो छ तिनीहरू आर्मीमा पनि जान्छन् उनीहरू अब आर्मीमा नलागेसम्म फिजिकल फिटनेस नभएको कारणले आर्मी आर्मीमा लाग्दैन र उनीहरू बाहिर पनि जान्छन् बाहिर चाहिँ उनीहरू चेन्नई जान्छन् बेङ्लोर जान्छन् मुम्बई जान्छन् कलकता जान्छन् वहाँनिर उनीहरू होटेल लाइनमा काम गर्छन् कोही पार्लरमा काम गर्छन् कोही कसैले चाहिँ सर्भिस पर्मनेन्ट सर्भिस प पाउँछन् वहाँ गर्दैछन्

हाम्रो गाउँको परिस्थिति यस्तै छ अब यहाँ हिल साइडमा त्यस्तो नोकरीको त्यो केही साधन छैन छ तर कम्ती मात्रामा आफूले भने जस्तो आफूले गर्न मन लाग्ने कुरो आफ्नो एम्बिसनअनुसारको नोकरी पाए नपाएको कारणले बाहिर विदेश जानुपर्छ